हेलो चाडबाडमा के खान्छ चाडबाडमा त मासु भातहरू खान्छ आउने जाने मान्छेहरूलाई पनि यसो इज्जतले खानापिना दिइन्छ दसैँमा त टिका लगाउँछ चामलको अन्त नानीहरूलाई यसरी दक्षिणाहरू दिइन्छ अन्त यो गर्छ आउनेजानेहरूलाई चाहिँ सबैजनालाई बोलाएर खानुहरू दिनुपर्छ अन्त के गर्छ भने नानीहरूको लागि चाहिँ मिठो मिठो खानेकुरोहरू ल्याएर राखिएको हुन्छ त्यसमा नानीहरूलाई दिइन्छ ठुलोहरूलाई अब चियापानी यसै खानेकुराहरू दिइन्छ मासु भात चिउराहरू दिइन्छ सेलरोटीहरू दिइन्छ सेलरोटी त पोल्नुपर्छ दस चाडबाडमा त सेलरोटी पनि दिइन्छ खानेकुराहरूसँग चियापानी सेलरोटीहरू दिइन्छ सब्जीहरू अ मासुहरू नै हुन्छ सब्जी त मासु नै दिइन्छ अन्त माघे सङ्क्रान्तिमा हाम्रो एउटा चाड पनि मानिन्छ माघे सङ्क्रान्तिमा तरुल रोटीहरू सेलरोटी पोल्छ तरुल खनेर उसिन्छ तरुलको टिका लगाउँछ चाड मान्छ मासुहरू पनि आउँछ चियापानी पनि खान्छ चियापानी तरुल सेलरोटीहरू बाँड्छ गाउँमा पनि बाँड्छ जति आफ्नो वरिपरि भएकोहरूलाई इष्टमित्रहरूलाई पनि सेलरोटी तरुलहरू चियापानीहरू दिन्छ दिइन्छ अन्त उनीहरूले पनि हामीहरूलाई दिन्छ साझाको जस्तै त हो त्यो पनि कहाँ एउटा चाडमा माघे सङ्क्रान्तिमा त्यस्तैहरू खाएर बस्छौँ त्यस्तैहरू गर्छौँ घुम्छ फिर्छ राम्रो र मजाले राम्रो रजगज गर्छ चाडबाडमा